हाम्रो ठाउँमा हाम्रो क्षेत्रमा बोलिने मुख्य भाषा चाहिँ नेपाली भाषा हो म दार्जिलिङको चाहिँ हो तर दार्जिलिङमा चाहिँ बेसी गरी नेपाली भाषा नै बोल्ने गरिन्छ र हजुर यो काम र शिक्षाको निम्ति चाहिँ अब यहाँ भारतमा चाहिँ धेरैवटा भाषा बोलिन्छ जसमा तपाईँको हिन्दी अङ्ग्रेजी नेपाली मैथली तपाईँको धेरैवटा भाषाहरू बोलिन्छ र भारतमा बस्ने ज्यादा जस्तो सबैले नै तिनवटा चारवटा तपाईँको ब्यङ बङ्गाली बङ्गाली भाषा पनि बोलिन्छ अब धेरैवटा भाषा धेरैजसोले नै यहाँ त जान्ने गर्छ र आफ्नो मातृभाषा बोल्दा को चाहिँ गर्व अरे गर्वित हुँदैन हामीलाई आफ्नो भाष गर हाम्रो मातृभाषादेखिको धेरै नै गर्व छ र युवाहरू त म देख्छु कि आफ्नो जाति जातिय भाषा आफ्नो मातृभाषालाई लिएर सबैले नै गर्व गरेका हुन्छन् आफूले सपना देख्ने भाषा यदि त्यो नेपाली भाषा हो भने गर्व त हामी साँचोमा नै गर्छौँ आफ्नो मातृभाषामाथि को चाहिँ गर्व गर्दैनन् र